भारतको प्रिय राज्य मेरो सिक्किम हो अनि म चाहिँ दार्जिलिङ घुम्न जान चाहन्छु किनभने त्यहाँको वातावरणहरू धेरै राम्रो छन् अनि त्यहाँनिर धेरैवटा घुम्न घुम्ने ठाउँहरू पनि छन् जसमा चाहिँ मलाई चौरास्ताहरूतिर अनि धेरै टोय ट्रेन बतासेहरूतिर पनि जान मन छ किनभने त्यहाँको मानिसहरू साह्रै राम्रो हुने हुने गर्छन् अनि सबै साहित्य सस सहायता सहायता गर्ने व्यक्तिहरू मानिसहरू पनि त्यहाँ पाइने गरिन्छ अनि त्यहाँको त्यहाँ त्यहाँको वातावरण निकै नै राम्रो लाग्छ किनभने त्यो दार्जिलिङ एकदमै सफा अनि हाइजिन हाइजिन अनि राम्रो छ मलाई चाहिँ त्यहीँ घुम्न जान मन छ त्यहाँनिर टोय ट्रेन पनि हुन्छ जो बतासे जो घुम हुँदै आउँछ अनि त्यहाँ त्यहाँका सिनहरू पनि धेरै राम्रो छ अनि मलाई त्यही भएर मलाई त्यहाँ जान मन छ घुम्ने ठाउँहरू पनि त्यहाँ धेरै राम्रोहरू छ धेरैवटा छ पुरानो पुरानो मिन्स पुरानो पुरानो ठाउँहरू पनि छन्